पश्चिम बङ्गालमा चाहिँ अब सांस्कृतिक कार्यक्रमहरू चाहिँ यस्तो प्रकारको छ अब मनाइन्छ कसै हामी नेपालीहरू त्यही दसैँ तिहारहरू मनाउने गर्छौँ अब दसैँ तिहारमा चाहिँ अब टाढा टाढामा रहेका अब आफ्नो मान्छेहरू चाहिँ अब बल्ल अब आएर टिकाटालाको लागि टिकाटाला टिकाहरू लगाउनुको लागि चाहिँ अब आफ्नो मान्छेको घरमा आउने गर्छ होइन टिकाटालो लगाएर सबैजनासँग भेटघाट भएर एकैको बसेर अब मजाले खानापिना खाने गर्छौँ अनि फेरि यस्तै प्रकारले होली पनि मनाइन्छ होली होलीमा चाहिँ अब सबैजनाहरू मिलेर है होली दलेर लगाएर इन्जोय गर्ने गर्छौँ अनि पूजाहरूतिर पनि अब जस्तै दुर्गापूजा भयो कालीपूजा भयो कालीपूजा दुर्गापूजामा चाहिँ नानीहरू अब खुब रमाउने गर्छ अब उनीहरू अब आफ्नो आफ्नो प्रकारको खालको अब गानामा चाहिँ उनीहरू नृत्य देखाउने गर्छन्